दिदी तपाईँ हिरोबी होटेलबाट बोल्नुभएको ए म कलकत्ताबाट बोलेको कि म दुई दि म दुई दिन बाद चाहिँ त्यहाँ दार्जिलिङ आउँ आइपुग्दैछु मेरो बुकिङ छ तपाईँको होटेलमा पाँच दिनको हो मेरो नाम बिन्दु देवान हुन्छ ए हजर दिदी अन्त तपाईँसँग पनि एउटा जानकारी पनि लिनु थियो हौ मेरो मेरो खा म चाहिँ खास मेरो खासै आमा चाहिँ राई हो कि अन्त त्यहाँनिर अहिले थुप्रो म युट्युबतिर फेसबुकतिर पनि दार्जिलिङको त्यो ट्रेडिसनल लुगाहरू लगाएर अब फोटो खिचेकोहरू देख्छु होइन त्यही त्यही कारण मलाई चाहिँ त्यहाँनिर आएर चाहिँ अब त्यो मेरै आमाको जातीय अब राई ड्रेस अब लगाउने पुरा इच्छा छ होइन अन्त त्यो लुगाहरू चाहिँ अब सजिलैसँग त्यहाँनिर पाउनु सकिन्छ हजुर हजुर हजुर

ए हजुर दिदी हजुर त्यही त त्यो पनि मलाई पनि मलाई त्यो राई ड्रेस लगाएर चाहिँ एकदमै मलाई त अब त्यो राई ड्रेस किन्नु नै इच्छा छ आमाको लागि पनि किनेर ल्याउने इच्छा छ किनभने आमा पनि दार्जिलिङ नजानु भएको धेरै साल भयो हो अब त जानु पनि सक्नुहुन्न हो त्यही भएर चाहिँ आमालाई पनि म दार्जिलिङबाट त्यो लुगा अब राई ड्रेस ल्याएर आउने इच्छा छ हौ मेरो चाहिँ दिदी हजुर हजुर

हजुर

ए हजुर दिदी मलाई चाहिँ किनेरै ल्याउने इच्छा छ यहाँनिर पनि मेरो साथीहरूले पनि तिमीहरूको जातीय लुगा ले न हामी पनि फोटो खिचौँ लगाएर भनेर भनेको भनेको छ कि अन्त म किनेरै ल्याउने विचार गरेको छु हौ दिदी हजुर

ए हुन्छ दिदी हुन्छ धन्यवाद ल दिदी